मैले अनलाइनबाट एउटा सनस्क्रिन मगाएको थिएँ एकदम राम्रो हुन्छ भनेर तर त्यो चाहिँ एकदमै नराम्रो अब युज गर्दाखेरि चाहिँ एकदम एलर्जीहरू भएर भयो मलाई त्यो चाहिँ एकदमै ठिक लागेन